म आफ्नो घर सफा गर्दाखेरि विशेष उमालेको पानीमा यहाँ फिनेल कतिवटा किटनाशक दवाईहरू लगाएर है त्यो दवाईहरू प्रयोग गरेर यसमा अब सफा थाङ्नाहरूले अब भिजाएर घर धुने अब सफा गर्ने झााडु पोचा गर्ने गर्छु र विशेष गरेर अहिलेको जमानामा विशेष अब गोबरको प्रयोग त प्राय अब मान्छेहरूले अब गर्नु छोडेको पनि छ पहिला पहिला अब भुइँ घर होइन गोबर माटोले पोतेको अब अहिले त मान्छे स्टान्डर उसमा पुग्यो अब त्यसले गर्दाखेरि गोबर प्रयोग प्रायले अब गर्न छोडेका छन् र पनि अब हामी एउटा गाउँ बस्तीमा बस्ने हामी एउटा रैथाने भनौँ होइन हामीले सानो भए पनि घर किचनमा चाहिँ अब एउटा गाईको गोबरले पोत्ने गर्छौँ र त्यो गाईको गोबरले पोतेको जग्गामा चाहिँ अलिकति यो पक्की घरमा भन्दा चाहिँ धेरै नै एउटा गर्मीमा पनि अब ठण्डा र ठण्डामा धेरै ठण्डामा नि एउटा न्यानो एउटा महसुस हुँदोरहेछ र त्यसले गर्दा मेरो आफ्नो सोचाइमा चाहिँ गाईको गोबर प्रयोग गरेको जग्गामा चाहिँ सायद सायदै स्वास्थ्यलाई स्वास्थ्यको निम्ति लाभै भएको एउटा मलाई म महसुस गर्दछु